र मैले जिन्सको ज्याकेट मगाएको थिएँ र त्यो जिन्सको ज्याकेट चाहिँ मलाई मन परेन त्यो ज्याकेटको चाहिँ साइज पनि मिलेन रङ्ग पनि उडने जस्तो लाग्यो र कुनै साइज नमिलेको कारणले चाहिँ यो जिन्सको ज्याकेट चाहिँ म प्रयोग गर्नु उचित छुइनँ किनभने यसको कुनै साइज छैन र यो चाहिँ मैले जस्तो मगाएको थिएँ चार हजारमा यो चाहिँ मैले रिजेक्ट गरेँ अब न फर्काउनु मिल्यो न लगाउनु मिल्यो त्यसले गर्दाखेरि म यो जिन्सको ज्याकेट चाहिँ ठ्याक्कै मन परेन